अठार अक्टोबर मेरो आफ्नै बर्थडे त्यसपछि फोर्टिन जुन मेरो पतिको बर्थडे त्यहाँबाट एटिन्थ दिसम्बर मेरो नानीको बर्थडे त्यहाँबाट ट्वेन्टी सिक्स जनवरी रिपब्लिक डे त्यसपछि आयो फिफ्टिन्थ अगस्त इन्डिपेन्डेन्स डे